नमस्ते हजुर को बोल्नुभएको हजुर ए त्यसको बारेमा चाहिएको तपाईँलाई हाम्रो यता चाहिँ अब त्यस्तो फेस्टिभलको बारेमा भनौँ भने सबैभन्दा धेरै चाहिँ अब कालीपूजा दुर्गापूजाहरू चाहिँ अब धेरै मान्छेले मान्छ हो नेपालीभन्दा पनि बङ्गालीहरूले बेसी मान्छ अन्त दसैँहरू हुन्छ आदिवासीहरूको चाहिँ हुन्छ अन्त होलीहरू यस्तो इम्पोर्टेन्ट हुन्छ हो हाम्रो नेपालीको चाहिँ हुन्छ माघे सङ्क्रान्ति अन्त थुप्रै पूजाहरू उयोहरू हुन्छ यहाँनिर अन्त त्यसको बारेमा जानकारी चाहिएको थियो तपाईँलाई अन्त अब भनौँ भने यहाँनिर थुप्रै हुन्छ हो अन्त कालीपूजा दुर्गापूजा दसैँ तिहार देउसी हुन्छ हो भैलो अब देउसी भनेको चाहिँ थाहा छैन होला नि तपाईँलाई देउसीहरू भनेको चाहिँ अब त्यस्तो हाम्रो नेपालीहरूको मान्छ होइन त्यो चाहिँ त्यही त केटाहरू हो मेन चाहिँ अब केटाहरू हो होइन तर केटीकेटी सबै खेल्छ मिलेर डान्सहरू गर्छ अन्त त्यसमा चाहिँ अब पैसाहरू दिन्छ खानु सेलरोटीहरू दिन्छ हो अन्त भाइटिका भनेको चाहिँ हुन्छ दिदीबैनीले अब आफ्नो चेलीहरूलाई भाइदाजुलाई टिका लगाइदिन्छ नि अन्त त्यहाँदेखिको टिका लगाएर अब उयो भागहरू दिन्छ लुगाहरू अन्त भाइहरूले पैसाहरू दिन्छ नि अन्त भैलोमा चाहिँ अब केटीहरू लक्ष्मी बन्छ अन्त त्यो दिन चाहिँ अब लक्ष्मी जस्तै यो उयो गर्छ टिकाहरू लगाइदिएर घरमा भित्र्याउँछ भैलोहरू खेल्छ हो त्यस्तो हुन्छ हाम्रो यो चाहिँ अलिपुर डिस्ट्रिकमा अझै थुप्रैहरू छ बङ्गालीहरूको पनि के पूजाहरू उयोहरू हुन्छ होइन तिनीहरूको पनि चाडहरू अन्त मुस्लिमहरूको बङ्गाली बिहारी पुरा हुन्छ अन्त यहाँ पुराणहरू पनि हुन्छ हो पुराणहरू थुप्रै अझै के के हुन्छ नि सरस्वतीपूजाहरू भयो थुप्रै हुन्छ दसैँमा दसैँमा चाहिँ अब आफ्नो मान्छेहरू अब चेलीबेटीहरू आउँछ बैनीहरू अब छोराछोरीहरूलाई टिकाहरू लगाइदिन्छ दसैँमा नि हो त्यस्तोहरू गर्छ कलशहरू उयो गरेर

हुन्छ हुन्छ